भाइ तिमीले फोन गरेर यहाँ आइपुगेँ त भन्यौ तर मैले तिमीलाई देखेको छैन म यहाँ नेपाली स्कुलको रोडको रोडको अगाडि उभिई रहेको छु म तिमीलाई हात हल्लाउँछु तिमीले मलाई देख्यौ भने तिमी पनि हात हल्लाऊ पानी परिरहेको छ जाडो लागिरहेको छ ल छिटो आउनु ल म यहाँ रुँगिरहेको छु